अब यो ट्र्याक्टरको विभिन्न प्रकार भन्नु पर्दा चाहिँ मलाई ट्र्याक्टरको बारेमा केही थाहै छैन मैले जानेको सानैदेखि सुनेको देखेको ट्र्याक्टर भनेको नै टाटाको हो किनभने म टी गार्डन एरियामा बस्छु कि पहिला पहिला त हलोले खेतलाई जोतिने गर्थ्यो अहिले त ट्र्याक्टर युज हुन्छ तर मलाई त्यस्तो थाहा छैन किनभने म प्लेन एरियामा बसिनँ म हिल्ली एरिया टी गार्डन एरियामा बस्छु त मलाई केही त्यस्तो थाहा छैन ट्र्याक्टरहरूको बारेमा यति हो कि ट्र्याक्टर चाहिँ टाटा कम्पनीको चाहिँ मैले धेरै जस्तो चाहिँ देखेको छु देख्नु चाहिँ अनि यसको मेन विशेषताहरू यसको कामहरू भन्नुपर्दा चाहिँ यसले चाहिँ ट्रान्सपोर्टेसन मा चाहिँ धेरै नै हेल्प गर्छ जस्तै अब म एज अ टी गार्डनमा बस्ने भएर चाहिँ हामीले चियापत्तीहरू टिपिएको जुन चाहिँ चियापत्ती हुन्छ त्यसलाई ठाउँ ठाउँबाट उठाएर कुन कुन अब त्यत्रो ठुलो टी गार्डन एरियामा एक ठाउँमा एउटा ग्रुपले टिपेको छ भने अर्को ठाउँमा अर्को ग्रुपले टिपिएको चियापत्तीहरू हुन्छ अनि त्यो चियापत्तीहरू सबै उहाँले एकट्ठा बनाएर चाहिँ ट्र्याक्टरमा हालेर चाहिँ मेन फ्याक्ट्रीमा लगेर चाहिँ त्यसको चिया चियापत्ती बनाउनुहुन्छ त्यो चियालाई त्यो चियापत्ती बनाउनुहुन्छ चिया बनाउनुहुन्छ अरू चाहिँ रङ हुन्छ हामी चिया खाँदा चाहिँ रङ हुन्छ त्यो बनिन्छ सो मेन यसको काम विशेषता भनेको मैले देखेअनुसार चाहिँ त्यही सामानहरूलाई यताउता लाने जुन चाहिँ हेभी सामान हुन्छ